हाम्रो यो दार्जिलिङ क्षेत्रको बाटोहरू चाहिँ अलिक अलिक अब खत्रै टाइपको छ किनभने अब हामीलाई एकदमै ट्रयाभल गर्नुलाई पनि अब यो बर्सातको टाइममा चाहिँ साह्रै पर्छ किनभने एकदम हिल्ली एरिया छ त्यसले गर्दा चाहिँ पैह्रो जाने बाटो भत्किने रोड जाम हुने डराउँदै डराउँदै हिँड्नु पर्छ अब जस्तै अब सिक्किमहरू जानु पऱ्यो भने घुम्नु जानु पऱ्यो भने ए कहाँनिर हो अरे ढुङ्गा लडेर मान्छे किच्यायो अरे पैह्रो गयो अरे अन्त टिस्टामा गाडी झऱ्यो अरे भन्ने अब त्यस्तो दुर्घटनाहरू सुन्नुपर्छ त्यसले गर्दाखेरि एकजम एकदमै कन्जस्टेट एरिया छ हाम्रो यो जुन चाहिँ यो हिल्ली एरियाहरू जस्तै अब हामीलाई नथुलाहरू जानु पऱ्यो भने बर्फहरू अब बर्फ बेसी बर्फहरूले बाटोहरू जाम हुने अब नथुला छेउमै छ होइन त्यहाँ जानुलाई पनि अलिक हामीलाई असम्भव हुन्छ